मेरो विचारमा त न्युजहरू सबै ठिकै लाग्छ हामी त जी न्युज हेर्छ कोही बेला आजतक पनि हेरिहाल्छौँ अन्त हामी यहाँ विशेष हेर्छौँ यहाँ हिमाली च्यानल अन्त हामीले त अब कति कता कता के के भएकोहरू अहिले हामी त फोनमै न्युजहरू हेर्छौँ कति अब अहिलेको अहिले समयमा चाहिँ अब अहिलेको देखाइरहेको उयसमा चाहिँ हामीलाई ठिकै नै लाग्छ यो न्युजहरू दिएको राम्रो लाग्दछ सबै कुरो अहिले भइरहेको कुरोहरू नै हामीले हेर्न हेर्दैछौँ र हामीलाई चाहिँ न्युजहरू राम्रै लाग्छ